सन्चिता मिस बोल्नुभएको ए हजुर ए मिस ऊ यो के भन्छ फिफ्टिन अगस्तका लागि के ऊ योहरू कार्यहरू गर्नुको लागि तपाईँसँग सल्लाह गरौँ भनेर नि मिस ए हजुर मिस हजुर हजुर मिस हजुर हजुर ठिकै लाग्यो मिस अब हामीले त पोहोर पनि राम्रै गरेको थियौँ होइन मिस अबो यो पालि त त्योभन्दा पनि अझै राम्रो गरौँ भनेर नि तपाईँसँग अब तपाईँकोमा त पुरै सल्लाहरू लिऊँ भनेर नि मिस हजुर मिस हजुर मिस हजुर मिस त्यस्तै गरौँ न अब राम्रै प्रकारको गर्नु पर्यो नयाँ नयाँ ऊ योहरू गर्नु पर्यो होइन मिस अँ हुन्छ नयाँ सोच्नुहोस् न तपाईँ के के गर्नुपर्छ अब हामी मिलेर गरौँ न त होइन हजुर मिस हजुर राम्रो सल्लाह हो तपाईँले राम्रो सोच्नुभएछ हजुर मिस स्कुल सकेरै गरौँ न त अँ हजुर मिस हजुर हजुर त्यसरी गरौँ न त क्लास अब क्लास पनि त एट्टेन गर्नै पर्यो आज अब साथ साथमा अब पन्ध्र अगस्तको लागि त राम्रै सोच्नु परेको छ हाफ एन अवर एक्सट्रा गरेर गरौँ न त हुन्छ मिस हुन्छ हुन्छ हुन्छ मिस हुन्छ